क्यान्सर मुटु रोग जस्तो गम्भिर रोगको उपचार गर्ने सुविधा त सहरहरूमा त सुविधा हुन्छ तर गाउँहरूमा त्यस्तो सुविधा हुँदैन सानो सानो गाउँहरूमा त्यस्तो सुविधाहरू हुँदैन र तिनीहरूले अब सानो सानो हस्पिटलहरूमा अस्पतालहरूमा पहिला चैँचाहिँ ट्रिटमेन्ट गराएर त्यसको बादमा अन्त भएन भने सकेन भने चाहिँ त्यसको बादमा सहरको हस्पिटलतिर आइपुग्छ र उनीहरूको अब सहरमा त ठुलो ठुलो हस्पिटलहरू हुन्छ र केमो गराउँछ र फिजियोथेरपीमा चाहिँ जस्तो अब एस्तो स्पोन्डिलाइटिसहरू भयो भने फिजियोथेरेपी गराउँछ र अब किडनीको बिमारी छ भने चाहिँ डायलिसिसहरू गराउँछ त्यही हो अरू त गाउँमा त्यस्तो हरू हुन्न